मैले तपाईँहरूलाई जुत्ता मगाएको थिएँ तर जुत्ता हेर्दा चाहिँ अति नै राम्रो एकदम बाहिर क्वालिटी चाहिँ यत्ति राम्रो देखिनँ तर भित्र र सोल यति साह्रो खराब पठाइदिनुभएछ र यसमा म तपाईँहरूलाई यस्तै प्रकारको तपाईँहरूले आफ्नो बिजनेस चलाउनुभयो भने चाहिँ तपाईँहरूलाई घाटा हुन्छ किनभने मैले जुन जुत्ता तपाईँहरूसँग मगाएको थिएँ त्यो अति नै खराबीको कारणले गर्दाखेरि तपाईँहरूको यो अरूले पनि तपाईँहरूसँग मगाउने जुन प्लान गरेका थिए सबैले रद्द गरेका छन् यसकारण म तपाईँहरूलाई कुनै पनि तपाईँले आफ्नो प्रोडक्ट गर्दा यसरी दुई नम्बरी गरेर चाहिँ काम नगरिदिनुहोला यसरी दुई नम्बरी काम गरिदिनुभयो भने तपाईँहरू आफ्नो पनि व्यापारमा तपाईँलाई घाटा हुनेछ र अरूले पनि तपाईँहरूलाई नराम्रो व्यवहारले तपाईँहरूको व्यवहारले गर्दाखेरि अरूले पनि तपाईँहरूको दोकानबाट कुनै पनि जुत्ताहरू खरिद्न वञ्चित रहनेछन् र म तपाईँहरलाई यही अनुरोध गर्नु चाहन्छु कि तपाईँहरले प्रोडक्ट आफ्नो प्रोडक्ट बनाउँदाखेरि अति उत्तम टिकाउ भरपर्दो बनाइदिनुहोला अन्यथा तपाईँहरूलाई नै घाटा हुनुजान्छ र यो जुन मैले तपाईँहरूबाट जुत्ता लिएको छु त्यो म तपाईँहरूलाई फिर्ता दिन चाहन्छु र अबउपरान्त तपाईँहरूलाई कुनै पनि जुत्ताहरूको यसरी अर्डर भएमा प्लिज राम्रोसँग पठाइदिनुहोला य स्तो सेकेन्ड प्रोडक्टहरू पठाएर चाहिँ तपाईँहरूले दया गरेर नपठाइदिनुहोला भन्ने म तपाईँहरूलाई आह्वान गर्छु